लाइक म एउटा इन्सिडेन्ट भन्न चाहन्छु जस्तो कि म राङ्गामाटी जाँदैथिएँ अन्त राङ्गामाटीमा चाहिँ एउटा यस्तो बाटो छ कि मान्छेहरूले त्यहाँ खोलाहरू छ खोलाहरूबाट पारै गर्न सक्दैन अनि यस्तो गाह्रो पर्छ मान्छेहरूलाई कि पार गर्नको लागि लाइक गाडीहरूमा मात्रै छिर्छ अनि स्कुटी बाइकहरू त त्यत्ति राम्ररी मतलब पार गर्न सक्दैन कतिजना लडेर एक्सिडेन्ट पनि भएको छ हाम्रै गाउँका दाजुहरू पनि कतिजना लडेर एक्सिडेन्ट भएको छ अनि त्यसरी नै म पनि एक दिन घुम्नु गइरहेको थिएँ राङ्गामाटीको बाटो अनि त्यति बेला त्यही खोला नै भेट्टाएको थियो मैले अनि खोला भेट्टाउँदा भेट्टाउँदा हामी पार गर्नु खोज्यौँ अनि सबैजनाले पार गर्नु कोसिस गर्दै थियो लाइक म पनि गएको थिएँ होइन तर मलाई चाहिँ दाजुहरूले तँ एकछिनमा जा एकछिन पहिला अगाडि दाजुहरू पार गरोस् भनेर गयो लास्टमा एउटा दाजु जानुभयो एउटा दाजु जाने साथै दाजु त लडेर मतलब लडेर मतलब एक्सिडेन्ट त भएको होइन लड्नु चाहिँ भयो अनि उसलाई उठाएर चाहिँ उसलाई सबैजना पाँच छ पाँच दसजना मिलेर चाहिँ गाडी माथि चढाएर लाइक बाइकलाई पनि पाँच दसजना मान्छे चाहिएको अनि त्यहाँबाट चाहिँ म आएँ मैले चढाउन खोजेँ मतलब पुरा दिक्कत भयो अब लड्नु लड्नु ब्यालेन्स डिसब्यालेन्स भएर झन्डै लड्नु लड्नु आँटेको थियो भए पनि अब गयो गइसकेर चाहिँ पार गरायो पार गरिसकेर चाहिँ हामी एकछिन माथि गयौँ माथि गएपछि डुल्यौँ डुल्यौँ डुल्यौँ मतलब घुम्यौँ घुमिसकेर चाहिँ अन्त मुनि आउँदा चाहिँ खोलामा चाहिँ पानी भरिइसकेको थियो अनि त्यस्तो पानीमा चाहिँ हामी मुस्किलले चढेर आएर आयो आइसकेर चाहिँ हामी मतलब खोला पनि पार गर्नुआँटेको थियो बग्नु खोजाउँदो रहेछ मतलब त्यो पानीको प्रेसरले बग्नु खोज्यो बग्नु खोजिसकेर चाहिँ हामीले के के गरेर गाडीहरूसित बाँधेर पनि हामी चाहिँ आइपुगियो अनि आइपुगी सकेर चाहिँ हामीले एक्सपिरिएन्स गर्यौँ कि त्यो जग्गा चाहिँ कस्तो रहेछ मतलब कहिले गएको थिएन अनि त्यो जग्गा चाहिँ कस्तो रहेछ भनेर एक्सपिरिएन्स गर्यौँ कि कस्तो खोला ढुङ्गाहरू धेरै छ भने चाहिँ एक्सपिरिएन्स गरे त्यस्तो बाटोतिर